म खाना पकाउनअघि थुप्रै सामग्री तयारी राख्छु जस्तै सब्जी पकाउनअघि आलु लिन्छु त्यसमा हाल्ने मसला पियाज टमाटर हर्दी जिरा नुन तेल सबै तयारी राख्छु